हजुर सुन्दैछु हजुर हो त ए हजुर कति जस्तो चाहिएको हो कति जस्तो चाहिएको हो ए हजुर ए हजुर पाउँछ चिकन मटन सबै यहाँनिर छ तर अलिक कम्ती छ त चिकन त तपाईँलाई कति जस्तो चाहिएको थियो होला ए मिलाउनु त मिल्नु त मिल्छ कि तर अलिक टाइम लाग्छ होला कति कति बजीतिर चाहिएको हो ए हजुर बेलुकाको लागि तिन चार बजीतिर होला है त्यस्तै

चार पाँच किलो गरेर पन्ध्र किलो जति ए हजुर

ए हुन्छ भने पछि मटन त छ तर चिकन चाहिँ अलिक कम्ती छ खोजेर ल्याएर बनाउनुपर्ने हुन्छ कि अन्त त्यसको लागि अलिक टाइम लाग्छ त्यही भएर र पनि तिन साढे तिनतिर तयारी भइहाल्छ ए हजुर ए हुन्छ हुन्छ धन्यवाद हाम्रो यहाँनिर त्यही छ ए हजुर हाम्रो पनि त्यहाँ यहाँनिर अब कस्टमरहरू अलिक उयो गर्नुपर्छ हो अन्त त्यही भएर तपाईँलाई एकदम रेडी नै राखिदिन्छु नि ल हुन्छ तपाईँको अर्डर हामी पुरा गरिदिन्छ तर साढे तिनतिर आउनुहोस् ल दाम त त्यही दुई सौ रुपियाँ किलो नै छ दुई सौ रुपियाँ मटन त पाँच सौ रुपियाँ पाँच सौ रुपियाँ पर्छ हुन्छ हुन्छ